हेलो महाकाली स्टोर हो भाइ बोल्नु भएको हो तपाईँको बाट मैले एक हप्ता अगाडि कुर्ता लिएको थिएँ नि एउटा राम्रो लाग्यो है मैले त्यति बेला त हतारमा राम्रोसँगले हेर्नु पनि पाइनँ हो घरमा ल्याएर मैले युज गर्दाखेरि राम्रो लाग्यो मलाई त्यो कुर्तामा अब पहिला हेर्दा त मोटो मोटो कस्तो कस्तो पनि लागेको थियो तर यहाँ ल्याएर लगाउँदाखेरि सजिलो रहेछ कम्फर्टेबल खाले रहेछ तपाईँको बाट लिएको कुर्ता एकदम सुविधा खाले नै रहेछ हो कपडा पनि राम्रो रहेछ अबदेखि पनि फेरि फेरि पनि लिनु आउँला होइन तपाईँको दोकानको चाहिँ एकदम राम्रो लाग्यो मलाई सामानहरू त्यो चिजहरू चाहिँ एकदम राम्रो लाग्यो राम्रो लाग्यो तपाईँको दोकानको कुर्तीहरू